हेलो हजुर हजुर हो त हजुर हजुर भन्नुहोस् न ए अहिले त हाम्रोमा दार्जिलिङ टी छ आसाम टी छ अनि अब अरू जुन चाहिँ फ्लेबर वालामा पनि छ बबल टी अहिले त हामीले बबल टीहरू पनि राखेको छ हो अन्त समरमा चाहिँ आइस टीहरू पनि छ हजुर ए हजुर हजुर पहिला त हामीले सानो टप्रीदेखि सुरु गरेको थियो होइन स्कुलको छेउमा लगाउँथ्यौँ त्यहाँदेखि अहिले चाहिँ अब बिस्तारै बिस्तारै गर्दै त्यो स्कुलको टप्रीदेखिकै अब ठुलो भएर त्यहाँदेखि अहिले त बाहिर आइपी पार्कको अगाडि पनि खोल्यौँ होइन हामीले त्यसको अगाडि त्यहाँदेखि चाहिँ बिस्तारै बिस्तारै गर्दै फ्रेन्चाइजीहरू खोलेर अहिले चाहिँ हामी सिटी सेन्टरमा पनि छौँ ए हजुर हजुर आउनुहोस् न अन्त हाम्रो त मतलब एटिन आवर्स खुल्ला हुन्छ मतलब डल्लै दिनभरि नै हुन्छ अन्त बेलुकाखेरि अब बाह्र बजीहरूसम्म खुल्ला हुन्छ ए हुन्छ हुन्छ हुन्छ